योग अभ्यासका सजिलो आसनहरू के के हो भन्दाखेरि चाहिँ टाढासना पश्चिमोत्तानासना बालासना वृक्षासना शीर्षासना हो त्योहरू सब छ धेरै प्रकारका आसनहरू छ जसले गर्दाखेरि चाहिँ हाम्रो अङ्गहरू जिउको अङ्गहरू एकदम राम्रो भएर जान्छ तन्केर जान्छ हातहरूको खुट्टाहरूको जिउहरूको अङ्गहरू एकदम तन्केर जान्छ जसले गर्दाखेरि चाहिँ थुप्रो थुप्रो प्रकारका आसनहरू छ जसले गर्दा चाहिँ हाम्रो बडीहरू जुन चाहिँ एन्जाइटी भइराखेको हुन्छ हो त्योहरू रिलेक्स गर्छ सिम्पलहरू गर्छ एकदम राम्रो गर्छ जुन चाहिँ बडीको फ्लेक्सिबिलिटीहरू छ जुन चाहिँ अङ्गहरू छ त्यो फ्लेक्सिबिलिटी भएर जान्छ एकदम राम्रो भएर जान्छ थुप्रो थुप्रो प्रकारका आसनहरू हुन्छ बिहान बिहान बिहान आसनहरू गर्यो भने झन् योगा गर्यो भने झन् एकदम राम्रो हो हाम्रो लागि त झन् हामी विशेष गरी विशेष गरी बुढो मान्छे र हामी छोरा छोरा छोरी सबको लागि नै एकदम राम्रो हो यो आसन चाहिँ त्यसले गर्दाखेरि चाहिँ हाम्रो जिउहरूको अङ्गहरू तन्केर जान्छ एकदम राम्रो हो हाम्रो माइन्डहरू फ्रेस भएर जान्छ कोही कोही बेला स्कुलमा पनि म सिकाउँछु कि नानीहरूलाई यस योगाहरू सिकाउँछु जस्तो कि आसन बालासना वृक्षासना जुन चाहिँ सजिलो सजिलो आसनहरू हुन्छ म त्योहरू सिकाउँछु जसले गर्दा चाहिँ उनीहरूको पनि जिउहरू जिउको अङ्गहरू तन्कोस् तन्कोस् भनेर उनीहरू पनि उनीहरूलाई म भन्छु कि बिहान बिहान उठेर यो सब आसनहरू गर्नु पर्छ यो आसनहरू गऱ्यो भने चाहिँ हाम्रो जिउको लागि एकदम राम्रो हो र जिउको लागि एकदम राम्रो हो र हाम्रो माइन्डहरू पनि फ्रेस भएर जान्छ हाम्रो बडीहरूको वेटहरू लस हुन्छ यो हाम्रो लागि एकदम फाइदा हो एकदम भन्दा पनि एकदम फाइदा हो यो थुप्रो आसनहरू हुन्छ है एकदम थुप्रो आसनहरू हुन्छ जस्तो कि शीर्षासना सूर्यासना पश्चिमोत्तानासना टाडासना हो त्यो भक्कु भक्कु आसनहरू छ जसले गर्दाखेरि चाहिँ हाम्रो जिउलाई शान्ति दिन्छ हाम्रो बिहान बिहान गऱ्यो भन्दा झन् हाम्रो एकदम राम्रो आसनहरू गर्यो भने योगा गर्यो भने त्यसले गर्दाखेरि हाम्रो जिउको अङ्गहरू तन्केर जान्छ खुला हावाले गर्दाखेरि पनि हाम्रो एकदम राम्रो माइन्ड फ्रेस भएर जान्छ विशेष बिहान चाहिँ एकदम राम्रो हो किनभने बिहान गऱ्यो भने चाहिँ हाम्रो जुन चाहिँ हावाहरू आएको हुन्छ हावाहरू आउँदाखेरि चाहिँ जुन चाहिँ हाम्रो बडीलाई एकदम राम्रो हो त्यसले गर्दाखेरि चाहिँ हाम्रो जिउको अङ्गहरू तन्केर तन्केर जान्छ म नानीहरूलाई पनि धेरै सिकाउँछु अरूहरूलाई पनि सिकाउँछु योगा क्लासेसहरू गराउँछु त्यो योगा क्लासेसमा पनि एकदम राम्रो हुन्छ